जलपाइगुडी जिल्लामा हाम्रो त्यौहार हुन्छ दसैँ हुन्छ दसैँमा हामी टिका लगाउँछौँ सब सबैजना बा बाबाआमाको टिका लगाउँछन् हामी सबैजना पूजा गर्छौँ यसरी नै आउने जानेहरूलाई सबैलाई टिका लगाएर हामी बिदा गर्छौँ अन्त त्यहाँबाट त्यौहार आउँछ त्यौहारमा देउसी खेल्छौँ हामी पहिले पहिले हाम्रो भैलो हुन्छ भैलो खेलिसकेर त्यसको भोलिपल्ट देउसी हुन्छ देउसीको पनि भोलिपल्ट अझै भाइटिको हुन्छ भाइटिकापछि हामी स सबैजना मिलेर देउसी खेल्छौँ अनि अनि घरमा सेलरोटी बनाइन्छ अन्त के अरे हामी घुम्नु घुम्छौँ यताउति तर हाम्रो चा चाडबाड राम्रो थियो सबै कुकुर राम्रो थियो अहिले बिग्रिँदै गए गएको जस्तो लाग्छ कुनी बगानको हालतले हो कि यस्तै हो कि किन हो अन्त बोलि के अरे तपाईँको तपाईँहरूले गर्नु भएको हामीले पनि गर्छौँ त्यसरी नै त्यसरी नै हामी सबैजना गर्छौँ अन्त त्यो त्यो भैलोमा हामी गाई त्यौहार भन्छौँ अन्त त्यहाँबाट हामी हामी हाम्रो त्यहाँबाट दसैँ सकिएपछि त्यौहार सकिएपछि आउँछ त्यहाँबाट आउँछ आउँछ त्यहाँबाट होली खेल्ने टाइम हामी होली खेल्छौँ हाम्रो तिन दिन हुन्छ लगातार एकदिन हिलो छेप्छौँ अर्को दिन रातो सुक्खा रङ छेप्छौँ अर्को दिन तिसरा दिनमा चाहिँ पानी लगाएर छिट्छौँ हामी कसैले राम्रो छिट्छन् कसैले नराम्रो छिट्छन् रङ्गिन हुन्छ हामी हामी स सबैजना त्यौहार मनाइन्छ त्यौहारमा राम्रो कुरोहरू बनाइन्छ खाइन्छ मा मासु माछा सबै कुरो हुन्छ तर अहिले बगानको हालत चाहिँ खराब छ अहिले बगानमा राम्रो छैन किनभने बगानको अवस्था ठिक छैन बगान कसले चलाउँछ कसले चलाउँछ थाह छैन बगानको मालिक छ तर अरूले बगान चलाउँछ हिन्दी होली हिन्दी हिन्दी होली सरस्वती पूजा अनि शिवरात्रि दिवाली दिवाली पूजा मान मान्छौँ हामी सरस्वती पूजा मान्छौँ पूजा मान्छौँ के अरे दिवाली मान्छौँ हामी सबैथोक मान्छौँ हामी सबै थोक गरेर हामी हाम्रो परिवारलाई सबैलाई राम्रो स्थितिमा राख्नु चाहन्छौँ तर कोही कोही बेला कोही कोही बेला नपुग्दाखेरि हुँदैन त्यो पनि बगानकै अवस्थाले गर्दाखेरि हो